ओ गगन आयौ आउन बसन हेरन हौ आज मैले सोफा ल्याएको थिएँ कि हेरन कस्तो इजी रहेछ के यो कस्तो मजाको छ हेरन यसको कलर भयो यसको त्यो फ्लेक्सिबल हेरन यी यता उती क्यारी गर्न पनि सजिलो यता सेट गर्नु उता सेट गर्नु पनि हो खुब मन परेर ल्याएको घरमा घरकोहरूले पनि पुरा मन परायो गाउँकोहरू आउँछ सबैले कति राम्रो रहेछ भनेर मन पराइ रहेछ हो अन्त अब उनीहरूले पनि यस्तै यही टाइपको सोफा किन्ने मन गरिराखेको छ हौ